ए गुड मर्निङ सौराज सर हजुर भन्नुहोस् न ए म यतिकै खै अहिले फिफ्टिन अगस्ट पनि आउनु आँट्यो अब हो त्यही काराण त्यसकै प्रिपरेसनको लागि ए हजुर भन्नुहोस् त ए हजुर म पनि त्यही सोच्दै थिएँ सर अब हामी गर्नुपर्ने त अब धेरै कुराहरू थियो अब फिफ्टिन अगस्टमा त अब प्राय जस्तो त हामी ड्रिलहरू गराउँछौँ नानीहरूलाई अनि मार्चपास्टहरू पनि गराउने हो हजुर हजुर हजुर हजुर हजुर ए अब हजुर त्यही हजुर हामी यो हामीले खालि सल्लाह गरेर हुँदैन कि अरू सबैलाई पनि भन्नै पऱ्यो र पनि अब हामीलाई के लाग्छ भन्दाखेरि हजुर भन्नुहोस् त हजुर र मेरो सोचाइमा चाहिँ के थियो भन्दाखेरि चाहिँ योपाली मार्चपास्ट खालि नगराएर चाहिँ हामी मार्च ड्रिल गराउँदा कस्तो होला हौ सर हजुर हजुर हजुर मार्च ड्रिलमा चाहिँ अलिकति त्यो हामीले ए अलिकति हट्टाकट्टा नानीहरू चाहिन्छ त्यही कारण चाहिँ अब हामी क्लास एटदेखि एभोबको नानाहरूलाई गराउन सक्छौँ एटदेखि एभोबदेखि हामीले अब कति हजुर हजुर सर हजुर सर त्यसो भए हजुर हजुर हजुर त्यसरी चाहिँ हजुर त्यसरी चाहिँ हामी गराउनु पर्ने रहेछ मार्च ड्रिल फ्ल्याग होस्टिङको लागि चाहिँ हामी यसो गरौँ न अरू सबै टिचर्सहरू जति पनि हुनुहुन्छ उनीहरूसँग चाहिँ फर्स्ट कनसल्ट गरिकन चाहिँ त्यस्तो गरौँ है सर किनभने हामीले खालि गरेर त मिलेन होला हजुर त्यसो भए भोलि स्कुल छुट्टी भएर एउटा हामी सानो एउटा मिटिङ राख्नुपर्छ होला हौ है सर कस्तो लाग्छ तपाईँलाई हजुर सर ए हजुर सर ए हुन्छ सर हाम्रो ग्रुपमा आउँछ होला नि है नोटिस हजुर सर ए हुन्छ सर हु हुन्छ सर त्यसो भए हामी भोलि बात मारौँ है यसको लागि हुन्छ सर